अब यहाँ आउँदाखेरि टुरिस्टहरूले सारै राम्रो रेस्पोन्सहरू दिएर गएको हुन्छ है पहाडी एरियामा अब सबै अब अर्ग्यानिकहरू रुचाउने गर्छ टुरिस्टहरले प्राय डाँडाकाँडाहरू नै मन पराउँछ र अब हाम्रो यता एरियामा अब हिल्स एरियामा चाहिँ के हुन्छ टुरिस्टहरूलाई भन्दाखेरि प्राय जस्तो अब अर्ग्यानिक चिजहरू नै उनीहरूले मन पराएर आउने आउँदाखेरि प्राय जस्तै उनीहरूले पठाउँदाखेरि पनि अब अर्ग्यानिक चिजहरू मन पराएको हुन्छ र प्राय अब टुरिस्टहरूले यहाँनिर अब सारै मन पराउँछ डाँडाकाँडा भिर पाखाहरू घुमाउनु रुचाउनु है त्यस्तो छ यहाँनिरको वातावरण चाहिँ अब टुरिस्टहरू आउनु पनि आउँछ प्राय अब यहाँनिर डेलो दुर्पिनहरू हुन्छ प्राय अब होमस्टेहरू अहिले त ऊ लजहरूभन्दा पनि होमस्टेहरूमा प्राय जाने गर्छ उनीहरू अर्ग्यानिकहरू रुचाउने गर्छ खोला नालाहरूतिर बस्नु रुचाउँछ धेरै राम्रो राम्रो कुराहरू लिएर जान्छ उनीहरूले पनि धेरै खुसी भएर जान्छ हामीलाई पनि निकै खुसी नै बनाएर गएको हुन्छ